हाम्रो गाउँमा चाहिँ धेरै प्रकारको मानिसहरू छन् र हामी चाहिँ यहाँनिर हाम्रै घरको छेउछाउ पनि हाम्रो हाम्रो दुई घर भयो नेपाली आदिवासी छ त्यहाँबाट बङ्गाली बिहारी भयो जस्तै क्रिस्चियनहरू छ भोटे लेप्चा तामाङ छेत्री बाहुन सबै छन् अनि के अरे के अरे हामी चाहिँ थुप्रै फेस्टिबलहरूमा जान्छौँ जस्तै अब चर्चकोहरू चाहिँ प्रायः प्रायः आउँदैन चन्दा उठाउँदै तर उहाँहरूले पनि धेरै सहयोग गर्छ केही कार्यक्रम पर्यो भने जस्तै पूजाहरू भयो या केही पनि जे पनि होस् गाउँमा केही पर्यो भने सबैले सहयोग गर्छ र हामी पनि सहयोग गर्छौँ यहाँ धेरै प्रकारको फेस्टिबलहरू मनाउँछन् कसैले सरस्वती पूजा गर्छन् कसैले क्रिसमस मनाउँछ कसैले ईद मनाउँछ कसैले होली मनाउँछ कसैले के मनाउँछ तर यो सबै का कार्यहरू चाहिँ हामी सबैजना ले चाहिँ मिलेर गर्छौँ किनभने हामी पनि पूजामा जान्छौँ कसैको चर्चमा पनि जान्छौँ क्रिसमसमा होली पनि हामी खेल्छौँ ईदमा पनि सबै आउजाउ भइरहेको हुन्छ मिठाईहरू बाँडिरहेको हुन्छ यो सबै हामी सबैजना मिलेर नै गर्छौँ र हाम्रो बाख्राकोटमा चाहिँ सबै एकाअर्का जस्तो उयो रिसराग गर्ने खालको चाहिँ छैन सबैजना मिलेर नै बस्छ